मेरो मनपर्ने मौसम चाहिँ हिउँदो हो किनभने हिउँदोमा चाहिँ एउटा एक प्रकारको ठन्डा पनि हुन्छ गर्मी त्यो एउटा सबैदेखि आनन्द खालके एउटा पक्का मौसम हुन्छ जस्तो मलाई लाग्छ र प्रायः सबै छुट्टी पनि भएको हुनाले साथीभाइहरूसित पनि भेट हुने उइस हुन्छ है र प्रायः प्रायः सबै छुट्टी भएको हुनाले हामी पर आफ्नो परिवारहरूसित ज्यादा समय बिताउने समय पनि हुन्छ र हिउँ हिउँ परेको हुनाले प्रायः दिनहरू राम्रै हुन्छ